हजुर नानी भन्नुहोस् त हजुर हजुर हजुर अँ अँ नानी म चाहिँ नि बाग्राकोट हजुर कालिम्पोङ हामीलाई नि कालिम्पोङ डिस्ट्रिक नै पर्छ होइन बाग्राकोट अलिक तल लोवर साइडपट्टि हो हामी त्यतापट्टि चाहिँ खेतीहरू चाहिँ हामी म त अब सानैदेखि खेती गरेर अहिले बुढो भइसकेँ हो अन्त खेती त हामी सानैदेखि गरेको हो मलाई त त्यो विषयमा त अलिक थाहा त छ नानीलाई के चाहिँ चाहिएको खासमा हाम्रोतिर चाहिँ धानको खेती गर्छौँ हो विशेष गरी अनि त्यसमा मकैहरू पनि रोप्छौँ अनि सागसब्जी साथै आलुहरू अब त्यस्तोहरू पनि रोप्छौँ अन्त त्यसको लागि चाहिँ मैले चाहिँ त्यो कसरी रोप्नुपर्ने भन्नु हो कि नानीलाई के चाहिएको ए त्यो हामी चाहिँ विशेष धान रोप्छौँ धान रोप्दा चाहिँ अब मेन चाहिँ यो चाहिँ अब बर्खे बर्खे बर्खे सिजनमा रोप्ने कुरा हो होइन पानी पर्नथालेपछि धानहरू रोप्छौँ अनि धानले चाहिँ धेरै नै राम्रो हुन्छ यहाँतिर चाहिँ अब धानको लागि चाहिँ हामी यता निकै प्रसिद्ध नै छ भनौँ यो एरियामा चाहिँ अब अरूतिर कालिम्पोङको सबैतिर भन्दा यहाँ चाहिँ अलिक राम्रो हुन्छ किनभने अब पाहाडको फेदी फेदी पर्छ हाम्रो अनि त्यहाँ पानीहरू पनि प्रशस्तै पाउँछ होइन कालिम्पोङ डिस्ट्रिक्टभरिमा यहाँ चाहिँ अलिक राम्रो छ क्या खेतीहरू अँ धेरै जस्तो जस्तो तल्लो साइडपट्टि त अब बगान छ तल जलपाइगुडी भेटेपछि अन्त कालिम्पोङ डिस्ट्रिक्टको चाहिँ अब हाम्रो यो बस्ती अब तलै पर्ने हुनाले बाग्राकोट त अलिअलि भेट्छ मात्रै नि त तलै हो अनि त्यतातिर चाहिँ धान चाहिँ प्रशस्तै हुन्छ क्या अन्त धान गर्दा चाहिँ मलाई चाहिँ के हुन्छ भने यसबाट धेरै अब खटन त धेरै छ खट्नी र पनि अब फाइदा राम्रै हुँदैछ हो त्यस बाहेक हामी आलुको खेतीहरू पनि गर्छौँ यसमा पनि राम्रै छ नानी अन्त यसरी तपाईँ आउनु सोधीखोजी गर्नुभयो भने त अरू धेरै कुरा पनि जान्नु पाइन्छ नि जस्तै यहाँ त अब सबै त खेती गर्छन् हाम्रो गाउँमा अँ यो विशेष गरेर चाहिँ होइन अँ असार अब असारको सुरुआततिर अब असार पन्ध्रहरूदेखि चाहिँ विशेष गरेर यता रोप्नु थाल्छ होइन पानी मजाले आउँछ नि त यो समयमा अनि त्यो रोप्नुको लागि चाहिँ पहिला मजाले अब धान खेती गर्नुलाई त पहिला अब खेती खेत बनाउनु पऱ्यो हिल्यानुपऱ्यो अनि त्यो सकेपछि चाहिँ अनि त्यसपछि बिउहरू राखेको हुन्छ अगाडि नै जेठ महिनातिरै बिउहरू राखेको हुन्छ नि त अन्त त्यो बिस दिन पच्चिस दिन भएपछि त्यसलाई फेरि उखालेर लगेर रोप्नुपर्छ धान चाहिँ हो अनि त्यसो गरेर त्यो पछि अब छ नि राम्रै छ क्या यसमा ए हुन्छ हुन्छ नानी अरू पनि केही छ भने फेरि आउँदै गर्नु है हुन्छ हुन्छ